हजुर हजुर ए क्लर्क भन्नुभएको ए हजुर हजुर ए हजुर हजुर भन्नु न ए हजुर हज् हजुर हजुर ए चियापतीको भन्नुभएको चियापत्तीको त अब हाम्रोमा चाहिँ हाम्रोमा चार से पाँचजना छ ऊ यो त्यो प्रोफिट गर्ने कोही हाम्रोमा हाम् हाम्रोमा अहिले चाहिँ त्यो थर्ड फ्लसको हुन्छ हजुर अनि त मार्च मार्च मार्च बाह्र तेह्र तारिक चाहिँ अब फर्स्ट लक हुन्छ हो अनि त जुन जुलाईमा चाहिँ अब सेकेन्ड फ्लक हुन्छ अनि अहिले चाहिँ थर्डको अब लास्ट भनौँ न यो यो चाहिँ यो चाहिँ त्यति साह्रो ऊ यो अब थर्डको हो नि त कि फर्स्टको जस्तो चाहिँ अब दामकामहरू चाहिँ हुँदैन यसमा हजुर हजुर हजुर हजुर हजुर हजुर चियापत्ती चिया त्यो चियाको चाहिँ खासमा चाहिँ त्यो अब चाइना चाहिँ एकदमै राम्रो हो अनि त त्यसमा आ आ आसाम आसामभन्दा चाहिँ हाम्रोमा चाहिँ त्यो आसाम कम्ती छ चाइना चाहिँ एकदमै ज्यादा छ अनि त्यहाँ ए हजुर हज् ए हजुर हजुर त्यो चाहिँ अब फेरि टेस्ट पनि राम्रो हो नि त चिया पिउँदा पनि हजुर हजुर आ आसामको आसामको नि राम्रो हुन्छ हजुर हुन्छ धन्यवाद